खाना पकाउँदाखेरि त्यस्तो मेनु मेरो ग्याजेटहरू छैन म कोहीबेला अब साथीहरूलाई पनि सोध्छु यस्तो फलना खाना पकाउँदा के गर्नुपर्छ अरू खाना पकाउँदा के गर्नुपर्छ भनेर सोध्छु है सोध्दाखेरि साथीहरूले सबै बताइदिन्छ हैन किनभने त्यो ग्याजेट नभएको कारणले गर्दा म आफैँ आफ्नै सोचेर पनि पकाउँछु कोहीबेला हैन युट्युबहरू हेरेर पनि पकाउँछु युट्युब हेर्दा त प्रायःजसै युट्युब पनि हेर्छु प्रायःजसो युट्युब हेरेर पनि गर्दछु किनभने युट्युबमा मजा मजाको असली असली खानाहरू पकाउन सकिन्छ युट्युबबाट प्रायः साथीहरूले पनि मैले फोनमा सोध्छु खाना पकाउँदाखेरि यस्तो फलाना खाना पकाउँदाखेरि कसरी पकाउनुपर्छ के गरेर पकाउनुपर्छ कसरी पकाउनुपर्छ भनेर सोध्छु अनि त साथीहरूले फोनमा नै बताइदिनुहुन्छ अनि त युट्युब हेरेर पनि कतिहरू चार पाँचवटा खानाहरू पकाइसकेको छु अनि त मेरो मेनु र ग्याजेट चाहिँ छ